हेलो सङ सङ्गीता सुन् न त्यो सामान तैँले किनिस् ए त्यो सामान त सबसे नराम्रो सामान रहेछ किन भन् त सबै एउटा सामान पनि काम लागेन त्यो एउटा छुरीदेखि सबै भाँच्चियो त्यो बट्टाहरू किनेको थिएँ नि त्यो बट्टाहरू त सबै फेरि कोत्रा कोत्रा परेर धुँदा झन् टाटे र पाङ्ग्रे भयो हो फेरि यसरी छुँदा पनि गिलित गिलित भएको त्यहाँदेखि त त्यो त फुट्ने रहेछ पानी पनि पानी हालेर यसो पखाल्दाखेरि पनि कालो न कालो भएर बस्यो हो लेघ्रै लेघ्रा भएर बस्यो अन्त फेरि त्यो के भन्छ अरू सामानहरू पनि केही काम लागेन छुँदै पड्याक पड्याक जानेखाल्के पो रहेछ त मैले राम्रो भनेर ल्याएँ कि अहिले घरमा ल्याएर चाहिँ पुरा पछुताएँ एउटा सामान राम्रो छैन त्यो के भन्छ एउटा अर्को त्यो सानो प्लास्टिकको प्लेट पनि लिएर आएको थिएँ त्यो प्लेट झन् दुई टुक्रा भएर फुट्यो हो अन्त तेरो सामान चाहिँ कस्तो भयो तेरो सामान पनि त्यस्तै भयो मेरो त सामान एउटा राम्रो भएन सबै त्यत्रो सामान किनेर ल्याएँ हो एउटा पनि काम लागेन सबै नराम्रो सबै एउटा पनि राम्रो छैन त्यो सामानहरू छुएर एक दुईपल्ट चलाएपछि कोही टुट्ने कोही फुट्ने त्यस्तै भयो मेरो सामानहरू त एउटा पनि राम्रो भएन बेकारमा किनेछु त्यो सामानहरू मैले झन् त्यो बट्टाहरू झन् कालो कालो भएर आउँदैछ एउटा पनि नुन राखेको बट्टा झन् सबै हेरिनसक्नु भइरहेको छ तेरो सामान कस्तो भयो मलाई फोन मलाई देखा न एकपल्ट ल कस्तो किनेछस् के किनेछस् त्यो अर्को किनेको बट्टा चाहिँ राम्रो भनेर किनेको त्यो झन् नराम्रो नराम्रो एउटा काम लागेन मैले त सबै फालिदिएँ तैँले नि त्यस्तो हे पहिला राम्रोसँगले हेर्नु अनि मात्र किन्नु ल कारण त्यो हामीले यत्रो पैसा लगाएर किन्यौँ हो हामीलाई त आँखामा चुनामा आँखामा चुनै हालेको जत्तिको बराबर भयो हेर्दा चाहिँ कस्तो राम्रो किनुँ किनुँ लाग्ने रहेछ तर घरमा ल्याएर युज गर्दा त एउटा काम नलाग्ने रहेछ सबै चलाउँदै फाल्दै चलाउँदै फाल्दै गरेँ एउटा पनि काम लागेन छुरी पनि भाँच्चियो बट्टा पनि लेघ्रै लेघ्रा भयो त्यो साबुन राख्ने उयो पनि पड्याङै भाँच्चियो प्लेट पनि भाँच्चियो केही पनि काम रहेन त्यत्रो पैसा मेरो नोक्सान मात्रै भयो तेरो पनि त्यस्तै भयो ल म भरै हेर्छु ल सबैभन्दा सबै नै सामानहरू खत्तम रहेछ अब त्यहाँ नजानु त्यहाँ नकिन्नु पनि है ल